मेरो यो प्रोडक्टको अब नकारात्मक पक्षहरू भन्नुपर्दा चाहिँ अब विशेषगरी अब यसको यसले केही मात्रामा अब है अब साइड इफेक्ट हुन्छ छ किनभने यो कानहरू दुख्नु है यस्तो प्रकारको देख्छौँ त्यस्तो प्रकारले अब यो ब्याट्री है चार्ज गरेपछि केही समयपछि फेरि ब्याट्री लो हुने लगातार चार्ज गरिरहनुपर्ने त्यस्तो प्रकारको है नकारात्मक पक्षहरू छ यस्तो प्रकारको देख्छौँ यस्तै अन्त अब धेरै अब है कान दुइटा कानमा अब कानमा लगाएपछि त अब कान बन्द हुने हैन यस्तो प्रकारले धेरै अब गर्मी भएको महसुस पसिनाहरू आउने त्यस्तो प्रकारको यस्तै यस्तोहरू छ नकारात्मक पक्षहरू भन्नुपर्दा चाहिँ विशेष विशेष विशेष मुख्य भन्नुपर्दा चैँ ब्याट्री ब्याट्रीकै समस्या केही मात्रमा ब्यट्री लो भइहाल्ने लगातार चार्ज गरिरहनुपर्ने किनभने अब त्यो होडफोन है अब बोकेर बाहिर है बाहिर जाँदाखेरि ट्राभलिङहरू गर्दाखेरि आधाबाटोमा गएर त म अब ब्याट्री है सकिएपछि है चार्ज लगाउनु सक्दिनँ त्यसै कारणले गर्दा कतिवटा ठाउँमा जाँदाखेरि मैले चाहेर पनि मैले हेडफोन है ब्याट्रीको ब्याट्री लो हुनुको कारणले सुन्नु नपाउने त्यसलाई प्रयोग गर्नु नपाउने यस्तो यस्तो स्थितिहरू पनि झेल्नुपरेको छु